जलपाइगुडीको हावापानी राम्रै छ हावापानी राम्रै छ कि गरममा पुरा गरम हुन्छ ठन्डा महिनामा ठन्डै हुन्छ गरम महिनामा चाहिँ पुरा गरम हुन्छ पङ्खा चलाउनुपर्छ अनि त पानी आयो भने चाहिँ बा पानी त पानी पनि त्यस्तै आउँछ चट्ट्याङ नि हान्छ अनि त बगानमा जान्छौँ नानी दा दिदीहरूलाई काम गर्नु चट्ट्याङ हानेर चाहिँ अनि चाहिँ डरले वहाँबाट कामबाट पनि छुट्टी दिन्छ बेसी नै चट्ट्याङ हान्यो भने चाहिँ